हाम्रो क्षेत्रमा पर्यटकको निम्ति पर्यटकको सुविधा अनि सहजताको निम्ति भरपर्दो अनि सुलभ मूल्यमा व्यापार यातायातमा बस ट्याक्सी पारम्परिक सवारीहरू ससाना गाडीहरू उपलब्ध छन् जसले गर्दाखेरि पर्यटकहरूलाई कुनै पनि क्षेत्रमा जान सहज हुनेछ कुनै कठिनाइ हुनेछैन किनभने पाहाडी क्षेत्रमा अटो रिक्सा अन्य समतलका सवारी साधनहरू यहाँनिर सम्भव छैन तर पाहाडका निम्ति जति पनि ट्याक्सी ट्याक्सी गाडीहरू ससाना गाडीहरू बसहरू भरपर्दा र सुविधाजनक अनि सस्ता छन्